हाम्रो गाउँ समाजमा बेला बेलामा परिवारको बिचमा केही झमेलाहरू सु भइरहेकै हुन्छ तर आफ्नो पारिवारिक समस्याहरू गाउँमा सबैले सुल्झाउने गर्छन् तर पनि त्यो कुरालाई अलिकति अगाडि धेरै ठुलो भएर बढ्न गयो भने गाउँ पञ्चायत समाजले मिलाउने गरे गरिन्छ कोही वाद विवादलाई त्यसेरी नै सामाधान गरिएको हुन्छ तर हालैमा हाम्रो घरको छिमेकीमा सा सानो झमेला हुन गएको थियो तर उहाँहरूले आफ्नै बिचमा व्यक्तिगत मिलाएर त्यो समस्यालाई मिलाउन कोसिस गर्नुभयो तर त्यो समस्या भइस मिलिसके पछि मैले पनि सुन्न गएँ तर उहाँहरूले त्यो समस्यालाई मिलाइ सक्नुभएको थियो